र अहिले फिलहाल भनौँ भने अब तपाईँको सबै मेक्सिमम सबैकोमा नै सबै ग्यास चलाउने गर्छ होइन र ग्यास चलाउँदाखेरि हामीलाई धेरै कुरामा फाइदा भइरहेको छ त्यसले हामीलाई छिटो हुन्छ चाहिएको बेलामा हामी त्यसलाई छिटो प्रकारले प्रयोग गर्नसक्छौँ र यसले पनि हाम्रो पाहाडमा पाहाडमा भनौँ अथवा हाम्रो गाउँबस्ती हाम्रा सानो साना ठाउँमा र जब हतार हुन्छ तब हामी एलपिजी ग्यास एलपिजी प्रयोग गर्छौँ र आजभन्दा तपाईँको भनौँ भने हाम्रो पाहाडवासीमा पाहाडमा कमानबस्तीमा ग्यासहरू त्यत्ति साह्रो महत्त्व दिन्थेन किनभने अब हाम्रोमा दाउरा हरू प्रसस्त हुन्थ्यो जङ्गलहरू ज्यादा भएको कारणले गर्दाखेरि हामी त्यो दाउराहरू लाई हामी प्रयोग गर्थ्यौँ हामी दाउरा काट्ने गर्थ्यौँ र हाम्रो पाहाडमा सानातिना जोसुकैको घरमा पनि तपाईँ हेर्न सक्नुहुन्छ चुला पाइन्छ यसको मतलब सबै सबैले नै अब तपाईँको प्रयोग गरिरहेको छ दाउरा अहिले पनि र दाउरामा चाहिँ के हुन्छ भने एक त अब त्यो सुक्खा हुनुपर्यो त्यसलाई बटुल्नु पर्यो त्यसलाई सम्भालेर राख्नुपर्यो चिसो लाग्नु भएन ती दाउराले दाउरा प्रयोग गर्नुभन्दा अगाडि चाहिँ दाउराको निम्ति चाहिँ हामीले धेरैवटा का कार्य गर्नुपर्छ त्यो जुन चाहिँ वस्तु छ त्यसलाई चलाउनुलाई र एलपिजी ग्यास चाहिँ तपाईँको के हुन्छ टक्क बाल्यो केही कुरा चाहियो हामी छिट्टोभन्दा छिट्टो त्यसलाई प्रयोग गर्नसक्छौँ र दाउरा चाहिँ के हुन्छ भने दाउरा प्रयोग गर्दाखेरि एक त धुवा आउँछ मैला हुन्छ त्यसको खरानी उड्छ त्यसको कालोपन त्यसको जुन चाहिँ आगोको रापले गर्दाखेरि हामीले गरम हुने गर्छ हामीलाई पोल्ने गर्छ र हाम्रो बर्तनहरू भाँडाहरू जो पनि छ त्यो सब कालो भएर जान्छ र त्यो कालो हुँदाखेरि चाहिँ हामीलाई धेरै कठिनाई हुन्छ त्यसलाई धुनुपर्यो सफा गर्नुपर्यो र आ अहिलेसम्म पनि कतिवटा अब हाम्रो सामान्य घर भनौँ गाउँबस्तीमा त्यसले चाहिँ दाउराहरू अझै पनि प्रयोग गर्छन् र गरिरहन्छन् किनभने अब यो हाम्रो नेपालीको एउटा कल्चर पनि हो चुला भन्नेबित्तिकै चुलामा दाउरा हालेर नै बाल्छ यो हाम्रो कल्चर नै हो र अहिले ग्यासहरूले गर्दाखेरि मानिसहरूले दाउराहरू यताउता चलाउन प्रायः प्रायः छोडिसकेकै छन् र अब अहिलेको मोडर्न एराले गर्दाखेरि चाहिँ तपाईँको के हुन्छ भने मान्छे सबै नै अब शिक्षित हुँदै जाँदैछ तर त्यो जुन चाहिँ पनि अब हाम्रो त्यो पहिलाका कुराहरू थियो त्यो हामीले त्याग्दै त्याग्दै जाँदैछौँ र मोडर्न हिसाब र जेनेरेसनको हिसाबले गर्दाखेरि त्यो कुराहरू छोडिँदै जान्छ र दाउरा बाल्नु दाउरा तपाईँको बालिसकेपछि त्यसले हामीलाई डिफोरेस्टेसन हुन्छ त्यसका हामीले रुख काट्नुपर्यो त्यसलाई बोकेर कहाँसम्म लिएर कहाँसम्म लानुपर्छ त्यसलाई काट्नुपर्यो त्यसलाई सुकाउनुपर्यो त्यसलाई चिसो लाग्छ पानीमा भिज्छ भनेर त्यसलाई हामीले धेरै कुरामा जोगाएर चाहिँ दाउरा बाल्नुपर्ने हुन्छ र ग्यास ग्यास टक्क जोड्यो पाक्यो टक्क बाल्यो त्यसलाई एकपल्ट त बोकेर ल्याउनुपर्छ र त्यो चाहिँ हामीलाई पुरै लाभदायक हुन्छ ग्यास चाहिँ हामीलाई लाभदायक छन् र त्यसको जुन चाहिँ त्यसको अब भन्नुपर्दा त्यसलाई जुन सामानहरू प्रयोग गरेर बनाइन्छन् जुन चाहिँ लिक्विड पेट्रोलियम ग्यास योहरू सब अब तपाईँको लिक्विड केमिकलहरूले गर्दाखेरि चाहिँ अब हाम्रो शरीरमा पनि त्यसको हानि पुग्न जान्छ जस्तो मलाई लाग्छ र दाउरामा पकाएको कुरो स्वादिष्ट सबै मिहिनेत लाग्छ तर स्वादिष्ट हुन्छ र हामीले रुखपातहरू काट्दै जाँदा चाहिँ डिफोरेस्टेसन हुन्छ जुन चाहिँ हाम्रो जङ्गलहरू छ यिनीहरू मासिन्छ र हाम्रो एउटा कल्चर हो नेपालीको चुला र यसलाई हामी ए भन्नुपर्दाखेरि चाहिँ तपाईँको अहिले ग्यास चाहिँ हाम्रो लागि लाभदायक छ दाउरा पनि हाम्रो लागि लाभदायक नै हो र भन्नुपर्दाखेरि अहिले फिलहाल यो जेनेरेसनमा हेर्दाखेरि चाहिँ तपाईँको एलपिजी चाहिँ तपाईँको हाम्रो लागि प्रयोगशाली र लाभदायक छ